अब किसानहरूले है आत्महत्या गरेको भन्ने कुराहरू त हामीले सुनेको है देखेको अब न्युजहरूतिर देखेको पनि है अन्त अब त्यसमा चाहिँ विशेष अब उनीहरूलाई चाहिँ कस्तो भन्दाखेरि अब कोही बेला है अब त्यस्तै हो अब समयको उयोले गर्दाखेरि कतिवटा उनीहरूलाई अब त्यो उनीहरूले भने जति है न अ उब उब्जनीहरू हुँदैन है त्यही भएर अब उनीहरूले त्यो गर्नु है परेको हुन्छ है बाध्य भएको होला त्यो भएर चाहिँ अब त्यसको लागि चाहिँ अब कस्तो खाल्के भन्दाखेरि सरकारले है अब उ त्यसमा चाहिँ हेरविचार गरिदिनु पर्यो है कत्तिको त अब किसानहरूले है लोनहरू अब थुप्रो थुप्रो स्किमहरू छ है त्योबाट लोनहरू लिएको हुन्छ है त्योहरू अब तिर्नु सक्दैन अब त्यो त तिर्नैपर्ने हुन्छ है उनीहरूले त्यो भएर पनि अब त्यो आत्महत्या गरेको होला जस्तो लाग्छ हामीलाई चाहिँ है अब कति भेलबाढीहरूले गर्दाखेरि पनि पुरा उनीहरूको उयो हुन्छ है अन्त त्यो भएर अब बिगारहरू हुन्छ त्यो भएर चाहिँ अब उनीहरूले के अरे अब उब्जनी गर्नु नसकेर त्यो ऋण तिर्नु नसकेर चाहिँ अब उनीहरूले त्यो आत्महत्याहरू भइरहेको छ है अन्त त्यसकोलाई उनीहरूको पनि त परिवार नानीहरूलाई पढाउनुपर्ने अवस्थाहरू हुन्छ है त्यो भएर चाहिँ अब त्यसमा चाहिँ सरकारहरूले चाहिँ अब सरकारले चाहिँ अब हेरविचार गर्नुपर्ने हो है अनि अब कस्तो खाल्के लोनहरू दिनुपर्ने है उनीहरूलाई कस्तो खाल्के सहायताहरू गर्नुपर्ने है सरकारले चाहिँ एकदमै बेसी अब किसानहरूलाई चाहिँ ध्यान दिनुपर्ने हो अब जस्तै अब किसानहरूले उब्जनीहरू गरेन भने त अब भनौँ अब संसारमै है के खाने है यस्तो हुन्छ त्यो भएर अब एकदमै बेसी सरकारले चाहिँ है किसानहरूलाई चाहिँ एकदमै बेसी अब ध्यान दिएको चाहिँ राम्रो है हरेक अब लोनहरू भयो है कस्तो कस्तो स्किमहरू आउँछ है त्योहरू चाहिँ उनीहरूले पाओस् है हामी चाहिँ त्यही भन्छौँ है किसानहरूलाई चाहिँ एकदमै बेसी सरकारले चाहिँ हेरेको हुनुपर्छ जस्तो लाग्छ मलाई